राम्रो प्रश्न मैले घरमा बारीमा घरमा अथवा बारीमा काम गर्दाखेरि म गीतहरू सुन्ने या त गुनगुनाउने सुन्ने या त गुनगुनाउने गुनगुनाउँदै कामहरू गर्छु र आफूलाई मनोरञ्जन त ती कामबाट नै पाउने हो है बारीमा काम गर्दाखेरि एक लगनी गीत सुन्दै गीतको धुनमा है त्यही हो मनोरञ्जन त्यसरी नै आफूलाई मनोरञ्जन आफूले गर्दै काम गर्दै घरभित्र पनि त्यसरी नै काम गर्दै आफूलाई मनोरञ्जन दिइरहन्छु र मनोरञ्जन चाहिँ कसरी आफूलाई दिइरहन्छु भन्दाखेरि चाहिँ काम नगरेको बेला चाहिँ टिभीहरू हेरेर आफूलाई मन पर्ने कुराहरू गरेर आफूलाई खानाहरू बनाउँदाखेरि त्यसमा अर्कै मनोरञ्जन एउटा भइरहेको हुन्छ आफ्नो है र लेख्दाखेरि यसरी माने मानिसले सधैँ मानि मानिसहरू आफ्नो जीवनमा खुसी र मनोरञ्जन मोहित भएर बस्नुपर्छ है अनि उदासी उदास भएर उदास भएर काम गऱ्यो भने गरेको काम पनि राम्रो हुँदैन

अनि त र मानिसहरूले के मानिसहरूले काम गर्दा लोकगीत गाउँछन् हजुर गाउनु त गाउँछन् है अब मेरो बिचारमा चाहिँ म त गाउँछु है म त काम गर्दाखेरि कोही कोही बेला गाउनु चाहिँ हैन अलिअलि गाउँछु गुनगुनाउँछु गीतहरू आफ्नो लोकप्रिय गीतहरू है अनि धेरै मानिसहरूले पनि यस्तै गर्छन् होला र मलाई यसको बारेमा त्यति ज्ञात भएन तर मेरो विषयमा हो भने चाहिँ म चाहिँ गाउँछु म चाहिँ यस्तो कामहरू गर्दाखेरि कामहरू पनि गरिराख्छु घरमा सघाउनुपर्छ कामहरू गर्नैपर्छ है अनि

कसरी आफूलाई मनोरञ्जन गर्ने भन्दाखेरि चाहिँ अब आफूले गरेकै काममा आफूलाई मनोरञ्जन गर्ने त्यही हो